जस्तै कि अब है हाम्रो व्यवसायहरू धेरै नै हुन्छ है चाहे गर्मेन्ट होस् चाहे प्राइभेट होस् हामी लगान लगनशिल चाहिँ हामी मानिस जातिहरूमा धेरै छ र साथ साथै है कार्य कोही बेला यस्तो जग्गा यस्तो पनि हुन्छ है हामी बसी हामी जुन जग्गामा हामी कामहरू गर्दछौँ है त्यो समयमा कोही बेला मान मानिस जातिहरूमा मन मुटाउ भएर चाहिँ अब धैरै है एकअर्काबिचमा झगडाहरू हुने गर्दछ है त्यो झगडा हुनुको मेन जड चाहिँ के हो भने हामीले जुन फाइन्ड आउट है हामीले खोजी गर्नु चाहिँ आवश्यक छ किनभने सानो कुरोले गर्दा चाहिँ झगडा चाहिँ यति डरलाग्दो बढेर जान्छ है एकअर्काको दुश्मनी बनेर पनि हामी बस्नु पर्दछ त्यो झगडाको कारणले गर्दा है एकाअर्कामा नराम्रो र माया प्रेम र विश्वास चाहिँ एकदमै उडेर जान्छ यो झगडाको कारणले गर्दा चाहिँ है र यस्तो परिस्थितिलाई चाहिँ हामीले कसरी रोक्नु पर्छ कसरी सम्हाल्नुपर्छ भन्दाखेरी चाहिँ जुन अब है हामी रिस भन्ने कुरो सबै हामी मानिस जाति हौँ है हामीलाई एकछिनमा रिस पनि उठ्छ एकछिनमा माया पनि लाग्छ एकछिनमा हामी झगडा पनि गर्छौँ है एकछिनमा हामी रिसले फुत्तै निस्केर पनि हिडिँहाल्छौँ तर पहिला हामीले त्यसो गर्नु भन्दा अगाडि चाहिँ झगडा गर्नु अगाडि चाहिँ बेस्ट मलाई चाहिँ लाग्छ बेस्ट आई बेस्ट आइडिया चाहिँ हामी जुन झगडामा छौँ झगडा पर्दैछ र झगडा हुनु आँटेको जग्गामा छ र हाम्रो मेरै शब्दले गर्दाखेरि केही झगडा हुन्छ भने चाहिँ हामीले है त्यहाँबाट हामी अलिकति पर पन्सेर आफू अलिकति निहुरेर सरी आफूले सरी फिल गर्दा त्यसमा कुनै ठुलो हाम्रो जीवनमा भूकम्प आउँदैन है हामीले सरी भन्दाखेरि चाहिँ अब कसैको मनमा पनि यति साह्रो चोट लागेको मानिस पनि सरी भन्दाखेरि नम्र भएर बोल्छ है अनि हामीले यसरी सम्हाल्नु पर्दछ झगडा झगडा अब बिचमा हामी झगडामा परेको छ भने त्यो व्यक्तिलाई सम्हाल्ने र त्यो व्यक्तिलाई बुझाउने हामीले चेष्टा चाहिँ एकदमै गर्नु पर्दछ कुन चाहिँ कुरोले मेन जड चाहिँ झगडाको के हो त्यो जड चाहिँ हामीले पहिला सम्झिनुपर्छ अन्त त्यसको हामीले मुल्याङ्कन पनि हामीले गर्नु सक्नुपर्छ है अनि सम्हाल्नु पनि यति अब अहिले मानिस जातिहरू है यति आक्रोशित पनि हुन्छ झगडाले गर्दा सानो कुराले गर्दा मान्छे है मानिस मानिसमा अब मारामार गर्ने एउटा काट्छु मार्छु भन्ने पनि उनीहरूको एउटा यस्तो नराम्रो शब्दहरू निस्किन्छ त्योभन्दा बरू बेटर चाहिँ हामी है आफ्नो मनलाई स्थिर राखेर मनलाई शान्त राखेर चाहिँ हामीले यो झगडाहरूलाई पनि हामीले सम्हाल्नु पर्दछ र त्यो झगडादेखि नै हामी वञ्चित पनि हुनुपर्छ जस्तो मलाई लाग्दछ है